ठिकै छ ए त्यो बिहीबारे हाट गयो तिमी अस्ति

अँ नि त्यहाँ एक दुई जग्गा म पनि घुमेँ कि अस्ति दामी दामी लाग्यो त्यहाँ ट्रेडिसनल ड्रेसमा आइरहेको होइन मज्जाको एउटा भाइभ पनि मज्जाको भयो होइन साग सब्जीहरू अब मज्जा मज्जा फ्रेस फ्रेस पाइरहेको होइन त्यसमा पनि के किन्यौ तिमीले त्यहाँ के के किन्यौ भनेको नि अब के किन्यौ अब सामानहरू के किन्यौ अँ मैले पनि एकदुई सामानहरू किनेँ मज्जा लाग्यो त्यहाँ त्यो गरेको राम्रो भयो नि त्यहाँ है मज्जाको त्यो राख नेपालीहरूको भाइभ मज्जा आउँद रहेछ बिहीबारे हाटमा

अँ त्यो त मैले भने नि अघि म त अस्ति पुगेँ एकछिन घुमेँ डुलेँ होइन त्यहाँ साथीहरूसँग गएको थिएँ कि साथीहरूसँग गएको थिएँ नि त कि साथीहरूले पनि त्यहाँ सामानहरू किन्यो हो त्यहाँ त गोएर पनि मैले सामानहरू किनेँ मज्जा मज्जाको लाग्यो होइन एउटा मज्जाको भाइभ होइन अनि त्यहाँ सबैजना ड्रेसमा आइरहेको होइन त्यो मैले त्योहरू किनेँ नि त्यहाँ सान सानो त्यो ब्याम् ब्याम्बोको बनाएको हुँदोरहेछ नि त्यहाँ त्योहरू किनेँ होइन घरमा सामानहरू लगेँ डेकोरेसन गर्नेहरू हो त्यहाँ डेकोरेसन सामानहरू राम्रो राम्रो पाएँ नि त कि अन्त साग सब्जीहरू पनि लगेँ घरमा तर प्रायः त म डेकोरेसन गर्ने सामानहरू प्रायः लोगे त्यहाँ बाँसले बनाएकोहरू त्यो टोपी भयो त्यहाँ जाँडको जाडँको ढुङ्ग्रो जस्तो बनाएको छ नि त्यस्तोहरू लगेँ तिमीले के के लग्यौ अरू लगेन बेस अब त्यही हो अब कोही कोही बेला त अब निस्किनु पर्छ बजार हो आज छैन हौ अरू त समानहरू लगेन त्यहाँको अरू त्यहाँ राम्रो राम्रो सामानहरू थियो त केटीहरूको त्यो के नाम

ल ल म उता आउँदा भेटौँ न ल